मेरो भाइ बहिनी चाहिँ छैन म सबभन्दा सानो है घरको मेरो दाजुहरू चाहिँ हुनुहुन्छ उनीहरूसँग मिल्दोजुल्दो अँ एकदम माया गर्नु माया त अब आफू सबैभन्दा सानो भएको कारणले गर्दा पनि माया त गरी नै हाल्नुहुन्छ अब मिल्ने हामी मिल्छौँ अब त्यस्तो अब सेन अब म सब भएको सबभन्दा सानो भएको कारणले झगडा पगडा के पर्देन हामी मज्जाले नै मिल्छौँ घरमा मज्जाले मिलेरै बस्छौँ